नयाँ रेसिपीहरू सिक्नका लागि चाहिँ मैले चाहिँ उयो के पो टिभीमा टिभीमा सोहरू कुकिङको सोहरू हुन्छ युट्युबमा भिडियोहरू हुन्छ हो त्योहरू हेरेर चाहिँ बनाउँछु जस्तै मलाई अब चिकन चिल्लीहरू जस्तै के केहरू बनाउनु छ भने म तिनीहरूकै भिडियो हेर्छु त्यहाँदेखि चाहिँ म हेरेर बनाउँछु त्यही हेरेर